धेरै पुरानो कुरा हो म अब सानै थिँए चौध वर्षको थिएँ होला सायद अन्त म बसिरहेको थिएँ अब केही काम थिएन अन्त मलाई अब पापाले काम दिनुभयो कपहरू धुनु भन्नुभयो अन्त अब केही काम थिनए अन्त म कप धुनु गएँ अन्त अब कप मजाले मैले धोएँ सबै सफा गरेँ त्यहाँदेखिको कप लिएर जाँदाखेरि चाहिँ म चिप्लेर लडेँ अन्त सबै कप फुट्यो हातबाट अन्त त्यो कपहरू फुटेको देखेर अब मलाई पापाले कराउनु भयो मम्मीले पनि कराउनु भयो त्यो दिनको अब अरू फ्यामिली मेम्बर्सहरूले पनि कराउनु भयो अन्त अब त्यो अब पापालाई त धेरै रिस उठ्नु भएछ अन्त अब हात पनि उठाउनु भयो मलाई अब मम्मीले चाहिँ तर हल्का करायो मात्रै अन्त अब सबैजानाले कराउनु भइसकेर चाहिँ मैले त्यो सबै कप फुटेकोलाई चाहिँ मजाले उठाएँ सफा गरेँ कसैको खुट्टामा नपरोस् भनेर त्यहाँ हलका माटो पनि लगाइदिएँ अन्त अब त्यो फुटेको त्यो कपहरू चाहिँ सबै मैले बाहिर पर जग्गामा फ्याँकिदिएँ अन्त अब फ्याँकेर चाहिँ यतिकै बसेँ